यहाँ चाहिँ ड्रग्सको त्यस्तो बेसी केसेसहरू त छैन तर पनि हन्ड्रेडमा चाहिँ थर्टी पर्सेन्ट ड्रग्स लिनेहरू केसेसहरू छ र सेभेन्टी पर्सेन्ट मान्छेहरूले चाहिँ आफ्नो करियरमा फोकस गरेर अझै पनि आफ्नो करियर बनाउनको लागि चाहिँ स्ट्रगल गरिरहेको छ र ल्याक अफ् लर्निङ सेन्टर्स चाहिँ यहाँ के छ भने चाहिँ यहाँ चाहिँ ठुलो ठुलो अपर्चुनिटिजहरूको ला छैन जस्तै यहाँनिर अब सेन्टर्सहरू छैन जस्तै आइटी आइटीको लागि सफ्टवेयर इन्जिनियरिङ सेन्टरहरू छैन ठुल ठुलो युनिभर्सिटिजहरू छैन र त्यो भएर चाहिँ अब जति पनि अब सफ्ट इन्जिनियर हुने स्टुडेन्टहरूले यहाँको केही ठुलो कुरा गर्ने स्टुडेन्टहरूले चाहिँ बाहिर गएर नै आफ्नो स्किल्सलाई डेभ्लप गर्नुपर्छ र उनीहरूलाई स्किल्सको लागि चाहिँ पैसा पनि धेरै लाग्छ किनभने यहाँ कालिम्पोङ चाहिँ सानो जग्गा भएकोले त्यस्तो अपर्चुनिटिजहरू छैन लर्निङ सेन्टर्सहरू चाहिँ त्यस्तो फ्यासिलिटिजहरू चाहिँ अहिले छैन